विशेष गरेर जुन चाहिँ गाई बस्तुहरू हामी पाल्ने गर्छौँ र गाई बस्तु पाल्नको निम्ति चाहिँ सबैभन्दा प्रथम कुरा हामीले ध्यान दिनु पर्ने गाई बस्तु बस्ने ठाउँ सुक्खा हुनु पऱ्यो र उनीहरूलाई बस्दा उठ्दाखेरि सुविधा हुने जग्गा हुनु पऱ्यो अनि गाई बस्तुले जुन चाहिँ मल मुत्र त्यागेको हुन्छ त्यो मल मुत्रहरू चाहिँ सजिलोसँगले गाई बस्तु बसेको ठाउँदेखि चाहिँ अलिकति पर अथवा अलिकति तल आफै जाने ठाउँ व्यवस्ता गर्नु सक्यो भनेदेखि चाहिँ गाई बस्तु हेल्दी रहेको हुन्छ र बिहानै उठेर हामीले सबैभन्दा पहिला गाई बस्तुलाई चाहिँ हामी के गर्ने गर्छौँ घाँस दिएर त्यहाँदेखि दाना पानी दिने गर्छौँ र दिनमा हामीले दुईपल्टसम्म हामीले दाना पानी दिनैपर्छ र बेलुका फेरी हामीले साँझपख हामीले घाँस एकदमै कलिलो बेसी कलिलो पनि होइन बेसी छिपिएको पनि होइन ठिकैको घाँस हामीले मिसाएर हामीले दिनुपर्छ र जसले गर्दा चाहिँ गाई बस्तुको स्वास्थ्य पनि राम्रो हुन्छ अनि हामीले दुध पनि गाईको गाईबाट सहि मात्रामा र एकदमै राम्रो क्वालिटीको दुध पाउने गर्छौँ